वर्षा नाना ए नभन्नुहोस् हिजो कि उता गएको थिएँ अस्ति के हो मैले दस दिन अगाडि तपाईँलाई भने नि दस दिन भन्दा पनि कति भयो दस दिन त भयो नाना त्यो क्रिम लिएर आएको थिएँ नि सन्सक्रिम यत्ति राम्रो रहेछ कि त्यो क्रिम चाहिँ सन्सक्रिम नभन्नुहोस् कस्तो दामी सनबर्न हराउँदो रहेछ टेन्ट हराउँदो रहेछ तपाईँको फेरि टेन्ट त हरायो हरायो कस्तो ग्लो हुँदो रहेछ स्किन त एकदम ग्लो हुँदो रहेछ कि त्यो स्पटहरू पनि दाग स्पटहरू पनि हराउँदो रहेछ ग्लोइङ सबैले सोधेर मलाई त कुन चाहिँ क्रिम हो भनेर अन्त तपाईँले पनि त्यो क्रिम नै युज गर्नु नाना पुरा राम्रो छ म तपाईँलाई सेन्ड गरिदिन्छु नि ल व्हाट्सएपमा तपाईँलाई त्यो फो भन्दा क्रिम नै तपाईँलाई सेन्ड गरिदिन्छु म यत्ति ग्लो हुँदो रहेछ कि स्किन चाहिँ आम्मामा क्या राम्री देखेको भनेको नि साथीहरूले सबैले के भयो हौ तिमीलाई त आम्मामा दस दिनमै यस्तो स्किन त भयो भन्दैछ कि कस्तो मजाको भएछ मेरो स्किन त नभन्नू नाना दामी दामी कस्तो दामी म त त्यसलाई टु टाइम्स युज गर्छु नाना आफ्टार के भन्छ बिहान पनि गर्छु मतलब बिहान ब्रस गर्नेको टाइममा पनि त्यहाँबाट फेरि बि बेलुका पनि गर्छु दुईतालै गर्छु क्रिम चाहिँ मजाले लाउनु पर्छ कि निक्लिने अगाडि घाममा अन्त एकदम इम्पोर्टेन्ट हो नि त सनस्क्रिन चाहिँ अब नि हामीलाई घाममा तर नभन्नू नाना यत्ति दामी यो प्रडक्ट चाहिँ यत्ति दामी रहेछ नि यस्तो राम्रो यस्तो स्किन ग्लो बनाएको छ सनबर्न टेन्ट त्यो कतिदिनको टेन्टहरू त्यो पनि मेरो त गयो अहिले टेन डेजमा यत्ति राम्रो रिजल्ट एकदम हन्ड्रेड पर्सेन्ट रिजल्ट त राम्रो पुरा मन परेको मलाई त नभन्नू नाना कस्तो मन पर्यो क्या अब त्यो पुरा मन पर्यो मलाई पुरा मेरो फेभरेट भएको छ फेभरेट भएको छ मेरो त्यो ऊ यो फेभरेट भएको छ मेरो त्यो ऊ यो एकदम मेरो फेभरेट भइरहेछ त्यो क्रिम के हो अन्त म त त्यो कि मैले त त्यो लगाएँ लगाएँ तपाईँलाई पनि पठाइदिन्छु भनेको छु ल अन्त तपाईँलाई पठाएँ भने त तपाईँ लगाउनु एकदम रिजल्ट एकदम पोजि यत्ति राम्रो छ कि टेन डेजमा तपाईँले थाहा पाउँछ त्यो यस्तो राम्रो छ यत्ति राम्रो ऊ यो छ रिभ्यु पनि दामी छ त्यसको यस्तो राम्रो छ नि रिभ्यु यसको दामी हुँदो रहेछ टेन्टहरू सबै जाँदो रहेछ नभन्नू टु टाइम चाहिँ युज गर्नै पर्छ टु टाइम चाहिँ युज गर्यो भने चाहिँ एकदमै राम्रो हुने रहेछ दामी रहेछ बुझ्यौ नाना तपाईँले त्यो युज गर्नु नि म तपाईँलाई व्हाट्सएप्पमा पठाइदिन्छु त्यो क्रिम चाहिँ एकदम तपाईँ युज गर्ने गर्नु नि ल टु टाइम्स टु टाइम्स गर्नु पर्छ एकदमै मजाको हुन्छ एकदमै राम्रो हुन्छ त्यो सन्स ऊ यो हो राम्रो पनि हुन्छ एकदमै तपाईँ युज गर्नु नि अन्त तपाईँले ऊ यो ऊ योलाई पनि भन्नू ल के अरे हाम्रो नाना अर्को ठुलो नानालाई पनि भन्नुहोस् सानो नानालाई पनि भन्नुहोस् ठुलो नाना सानो नाना सबैलाई भन्नुहोस् म व्हाट्सएपमा पठाइदिन्छु नि ल अन्त हेर्नू नाना दाम पनि कस्तो कम्ती रहेछ एकदम कम्ती अनलाइन पनि पाउँछ अफलाइन पनि पाउँछ प्लस अब हाम्रो त्यहाँ दोकानमै पाइहाल्छ त्यहाँ घरकै छेउमा कालचिनीमै पाउँछ हामी हामी जानु पर्छ नि ल लिनुलाई कालचिनी जानु पर्छ हामी दुईजना लिनुलाई त्यति बेला ल्याउनु पर्छ दुईजना गएर अन्त तपाईँ पनि युज गर्नु म पनि युज गर्छु तपाईँ पनि युज गर्नू म पनि युज गर्छु मैले त युज गरिरहेछु तपाईँ पनि म त बहिनीहरूलाई पनि भन्छु युज गर्नू भनेर बुझ्यो मम्मीलाई पनि भन्छु सबैलाई भन्छु सबैलाई युज गर्नू भन्छु मम्मीहरू सबैलाई भन्छु बहिनीलाई पनि भन्छु नाना कस्तो राम्रो रहेछ हेर्नू न रिजल्ट त दामी आउँदो रहेछ पुरै मन पर्यो मलाई त तपाईँ पनि लिनु न राम्रो हुन्छ राम्रो रहेछ हौ नाना यत्ति राम्रो ग्लोइङ स्किन नभन्नू थुप्रै मतलब राम्रो रहेछ हौ त्यो ब्रान्ड चाहिँ मैले युज गर्दै थिएँ मलाई पनि तर नि नाना मलाई पनि एउटा साथीले पो पनि भनेको त युज गर्नू भनेर मेरो एकजना साथी थियो कि उसले अनि फोन गरेर मलाई व्हाट्सएप्पमा पठाइदिएको थियो त्यो क्रिम अन्त हेर साथी तिमी युज गरिहेर कस्तो हुन्छ तिमलाई याद गर्नु अन्त पहिला लगाएर तिन दिनमै रिजल्ट पाइहाल्छ तर तिमीले हेर न कस्तो हुन्छ तिमलाई मन पर्यो भने चाहिँ लिनू भनेर भनेको थियो कि भरे तिन दिनमा आम्मामा तिन दिनमा त एकदमै डिफरेन्स भइहाल्यो दस दिनमा त अझै दामी नि यत्ति राम्रो कि अब के भन्नु कस्तो राम्रो दामी लागेको मलाई त त्यही लागि मैले तपाईँलाई भनेको पो त नाना तपाईँले पनि गरोस् तपाईँले पनि लियोस पठाओस् तपाईँले पनि पठाउनू किन्नू अन्त नानाहरू सबैलाई पनि ऊ यो गर्नु पर्छ ल नाना के भन्छ के पो भन्न आटेको थिएँ अँ नाना साँच्चै भन्दा उता बहिनीलाई पनि भन्नु पर्छ बहिनीलाई पनि पठाइदिनु बहिनीलाई पनि लिनु भन्नु पर्छ ल बहिनीलाम पनि लिइ बहिनीलाई पनि भनिदिनु पर्छ बिचारा उसको पनि सन्सको त्यो ऊ यो सनबर्नको लागि पुरा ऊ यो गर्छ नि त टेन्सन लिन्छ नि त है उसले उसलाई पनि पठाइदिनु त्यो क्रिमको बारेमा चाहिँ एकदमै दामी छ भनेर भन्नु पर्छ मलाई अस्ति फोन गरेर भनेको थियो नि त अन्त मैले राम्रो छ लिनू भनेको थिएँ नि त अन्त गर्नू न नाना तपाईँ पनि हेर्नु न कस्तो हुन्छ बहिनीलाई पनि भनिदिनू तपाईँ युज गर्नू ल अन्त गर्नु तपाईँले युज ल्याउन सकेन भन्यो भने मतलब तपाईँले मान्छे पाएन भने म तपाईँलाई ऊ यो गर्छु नि म ल्याइदिन्छु नि ल हेर्नू न के हुन्छ यस्तो राम्रो रहेछ नाना अस्ति म उता गएँ नि नाना बुद्ध जयन्तीमा गएको थिएँ नि सबैले भन्दैथ्यो यस्तो दामी के भएर कुन चाहिँ क्रिम हौ लगाएको तिमीले यस्तो मजाको पुरा मन पर्यो त कहाँबाट लिएको यो के हो यो सन्स प्रटेक्ट हो मैले पनि अँ एपिएफ फिफ्टी छ फिफ्टी त राम्रो हो स्किनको लागि फिफ्टी हो भनेर भनिदिएको छु अन्त कहाँबाट लिएको भनेर सोध्दै थियो सोध्नु चाहिँ मलाई अन्त मैले त्यहाँ कालचिनीमै पाउँछ राम्रो छ भनेर मलाई सबैले सोधेको बुद्ध जयन्तीमा पनि मेरो स्किन हेरेर नभन्नू कहाँबाट लिएको के हो यति ग्लोइङ स्किन छ के भएर भयो भनेर सोधेको सोधेकै थियो नाना मसँग तपाईँ लिनू कि नाना अन्त ऊ नानालाई पनि भन्नुपर्छ रन्जु नानालाई भन्नुपर्छ निता बहिनीलाई पनि भनिदिनुपर्छ बिचरा ल नाना बर्षाना रिता नानालाई सपैलाई भन्नुपर्छ ल हामी सपैजना ग्लोइङ हौँ न नि एकसाथ दामी छ नाना नभन्नू त्यो क्रिम यत्ति राम्रो छ तपाईँले पनि एकताल गरिहेर लगाई हेर्नू न आज कहिले जानु लिनु भोलि कि

हो त्यही लगाओस् न मैले जुन देखेको छु नि त्यही क्रिम नै लगाओस् न यत्ति राम्रो नि नाना यस्तो राम्रो क्रिम भगवान् यत्ति स्किन ग्लोइङ डिटेनहरू सबै लाइक टेन्टहरू चाहिँ चरो टेन्टहरू चाहिँ सबैजना डिटेन पो अरे त्यो टे हामी डिटेन गर्छ नि जस्तो त्यो डिटेन चाहिँ गर्नु नपर्दो रहेछ हौ त्यो सनस्क्रिनले टेन्टहरू सबै जाँदो रहेछ सनबर्न सबै जाँदो रहेछ यत्ति दामी नभन्नू नाना स्किन स्पोटहरू पनि यो सबै जाँदो रहेछ डार्क स्पटहरू राम्रो हुँदो रहेछ हौ ग्लोइङ हुँदो रहेछ स्किन राम्रो हुँदो रहेछ नाना त्यो चाहिँ रन्जु नानालाई पनि तपाईँले पनि मैले पनि हामी सबैले लगाउनुपर्छ राम्रो छ नाना टेन डेज पनि पर्दैन हो रिजल्ट त म त तपाईँलाई चाहिँ टेन डेजमा मैले त टेन डेजमा पाएँ कि तपाईँले चाहिँ झन् छिटो रिजल्ट पाउँछ होला के भन्छ यत्ति राम्रो छ नि नाना नभन्नू क्रिम त्यो लिनू ल नाना त्यो क्रिम पनि लिनू राम्रो छ नाना त्यो रन्जु नानालाई पनि पठाउनु पर्छ ल नाना एस त्यो क्रिमको आज अहिले अहिले भरे म पठाइदिन्छु ल तपाईँलाई व्हाट्सएप्पमा अहिले अहिले पठाइदिइहाल्छु व्हाट्सएप्पमा म तपाईँलाई त्यो ना त्यसको ऊ यो नाम र क्रिमको नाम र ऊ यो फोटो